ए तपाईँ माथिबाट बोल्नुभएको त्यहाँमाथि छ नि यो ज्याकेट स्टोरहरू थियो नि त्यहाँ बजारमा ए हजुर हजुर तपाईँको उयो रहेछ नि ब्रान्च रहेछ नि तलनिर क्या यसमा सिलगढीमा क्या हजुर त्यहाँ मैले चाहिँ अस्तिदेखिको मैले एउटा ज्याकेट हेरिरहेको थिएँ होइन आनलाइनमा हेरिरहेको थिएँ अन्त त्यही ज्याकेट चाहिँ मैले यसो बा यसो म हिँड्नु घुम्नु जाँदै गर्दाखेरि चाहिँ बजारमा देखेँ नि त त्यहाँनिर तपाईँहरूको उयो रहेछ ब्रान्च रहेछ त्यहाँनिर भेटेँ हो अन्त हजुर एकदम दामी रहेछ अन्त यस्तो रिजनेबल प्राइसमा रहेछ मैले चाहिँ अब सोचेकोको थिएँ महँगो होला होइन मैले दुई तिनपल्ट हेर्दा पनि सोधिनँ होइन अन्त नेक्स्ट टाइम आउँदा पनि त्यो ज्याकेट त्यहीँ थियो अन्त चाहिँ सोध्दाखेरि चाहिँ एकदम टुएल्भ हन्ड्रेडमा रहेछ एकदम रिजनेबल प्राइज त्यो प्राइज सेगमेन्टमा चाहिँ अब यस्तो घिनलाग्दो लुगा पाउँछ अरू ठाउँमा तर तपाईँको ज्याकेट यस्तो दामी होइन जेमा पनि सुहाइदिने मैले सर्टमा लाउनु भन्दा पनि सुहाइदिने टी सर्टमा पनि सुहाइदिने स्वेट सर्ट हुडी जेमा पनि सुहाइदिने यस्तो दामी मजाको दामी हजुर दामी दामी रहेछ होइन त्यस्तो कलर अरू अरू कलरको पनि थियो होइन अन्त मजा मजाको लाग्यो तर मैले चाहिँ सबभन्दा बेस्ट कलर चुज गरेँ होइन पर्पलमा चाहिँ एकदम दामी थियो होइन हजुर एकदम दामी थियो हजुर त्यस्तो खालको ज्याकेटहरू अब अझै आउँछ भने चाहिँ म किन्न चहान्छु तपाईँको स्टोरबाट होइन हजुर एकदम दामी थियो त्यो अब जेमा पनि सुहाउने एकदम दामी हजुर हजुर हजुर हजुर अब नेक्स्ट टाइम आउँदा पनि भिजिट गर्छु नि म त निक्कै टाढो बस्छु कि हजुर त्यहाँ आइबस्छु नि त तर त्यहाँ काम परेर अन्त चाहिँ हजुर आउँछु नि हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ त्यहीँबाट हजुर मेरो सब नेक्स्ट सपिङहरू त्यहीँबाट हुन्छ हजुर दामी दामी लाग्यो मलाई ज्याकेट अब अझै अरू अरू ज्याकेटहरू होइन मैले त्यस्तो कस्तोमा लेदर लेदरमा थियो होइन लेदरमा एकदम मजाको होइन एकदम मेरो साइजमा होइन दामी जेमा पनि सुहाउने होइन हुडीमा लाउँछु भन्दा पनि हुडीमै एकदम हजुर एकदम दामी थियो हजुर मैले फर्स्ट चाहिँ यसमा मैले फर्स्ट चाहिँ सर्टमा ट्राई गरेको थिएँ हजुर एकदम दामी देख्दो रहेछ वाइट सर्ट थियो होइन अन्त पर्पल कलरको हजर एकदम दामी मान्छेहरूको रिभ्यु मान्छेहरूले मलाई त्यस्तै भन्ने होइन कति मजाको ज्याकेट मान्छे चाहिँ छैन अब ज्यकेट चाहिँ दामी अरे हो अन्त दामी अन्त सबले अब मलाई सोध्दा पनि थियो यताउता होइन भाइहरूले होइन ज्याकेट चाहिँ कहाँबाट ल्याएको भनेर अन्त मैले भन्दै पनि थिएँ हजुर दामी रहेछ भन्दै थियो अन्त भाइहरूलाई पनि मैले भन्दिरहेको होइन हजुर मजाको रहेछ हजुर एकदम दामी हुन्छ हुन्छ हुन्छ नेक्स्ट टाइम हजुर पक्का गर्छु नि हुन्छ हुन्छ हजुर हुन्छ त्यसो भए हुन्छ गर्दै गर्छु नि हुन्छ हुन्छ